हेलो नमस्ते म सुमित्रा सुन्दास बोलको

म काम खोज्दै थिएँ डोमिसियल हेलपरको लागि घरको कामको लागि तपाईँकोमा छ

मोहन दाजुकोमा गर्थेँ भाडाहरू धुन्छु खानाहरू बनाउँछु लुगाफाटाहरू घरको काम सबै पच्चिस सौ

के के काम पल्ल पल्लो घरको दाजुले भनेको थियो तपाईँको घरमा के के काम हुन्छ तपाईँको घरमा के के काम हुन्छ काम गर्ने अरू पनि छ तपाईँको घरमा ए मालिक हुनुहुन्छ हजुर मालिक हुनुहुन्छ घरमा अरू काम गर्नेहरूलाई चाहिँ बोनस दिनुहुन्छ दसैँमा

हजुर

हुन्छ हुन्छ तपाईँलाई म भोलिपर्सितिर भेट्नु आउँछु नि